र म चाहिँ आजकल संसारमा चाहिँ धेरै परिवर्तनहरू देख्छु जसले चाहिँ मानिस जीवनमा धेरै सुविस्ता भएको छ र आजकल आजकल यहाँनिर पहिला एउटा दिनको अर्को जग्गा पुग्नु साह्रो पर्थ्यो मान्छेहरूलाई र त्यो रोडहरू त्यहाँ बाटोहरू खराब हुन्थ्यो र धेरै साह्रो पर्थ्यो सुविस्ता हु सुविस्ता थिएन पहिला त अहिले त गाडीहरू छ रोडहरू बनाएको छ राम्रो राम्रो रोडहरू बनाएको छ एउटा जग्गादेखिको अर्को जग्गा जानु धेरै सुविस्ता हुन्छ मान्छेहरूलाई आजकल र अहिले यहाँनिर संसारमा धेरै धेरै ठुलो ठुलो मलहरू खोलेको छ दोकानहरू खोलेको छ जो कि चाहिँ पहिला चाहिँ हामीले एउटा जग्गा जग्गादेखिको अर्को जग्गा जानु त्यो पनि त्यो खराब बाटोमा भत्किएको रोडमा त्यहाँनिर राम्रो नबनिएकोमा हिँडेर जानुपर्थ्यो धेरै टाढा टाढा जानुपर्थ्यो सौदाहरूको लागि पनि तर अहिले त घरतिर छेउतिर सबैहरूको छेउमा हामी दोकानहरू देख्छौँ हामी मलहरू देख्छौँ त्यसले चाहिँ मान्छेलाई धेरै सुविस्ता भएको छ र उहाँको घरमा के तुरिइगयो भने पनि घरकै छेउमा गएर किन्दा पनि हुन्छ आजकल त्यहाँदेखिको त्यहाँदेखिको अहिले अब स्कुलहरू खोलेको छ ठुल्ठुलो स्कुलहरू खोलेको छ अस्पतालहरू खोलेको छ र त्यसमा चाहिँ त्यसबाट चाहिँ हामी मान्छेहरूलाई धेरै स सजिलो हुन्छ एउटा पहिला नि पहिला एउटा एउटा नानी एउटा स्कुल जानुलाई नै धेरै धेरै तिन चार घन्टाहरू हिँडेर जानुपर्थ्यो जो कि चाहिँ उहाँहरूलाई धेरै अँध्यारो पनि भइसक्थ्यो बेलुका स्कुलबाट फर्किँदा पनि त्यो छैन आजकल आजकल ठुल्ठुलो स्कुलहरू खोलेको छ यहीँतिर छेउतिर र त्यसले चाहिँ नानीहरूलाई केही हार्म पनि हुँदैन र त्यसले धेरै सजिलो भएको छ गाडीमा पनि जान्छ कोही कोही हिँडेर जान्छ कोही कोही यो सबै सुविस्ता भएको छ र अहिले हस्पिटलहरू पनि खोलेर ठुल्ठुलो हस्पिटलहरू यहाँतिर पनि खोलेर बिमारीहरूलाई साह्रो पर्दा अचानक बिमारीहरू हुँदाखेरि हस्पिटल लानु पनि सजिलै पर्छ र गाडीमा हामी गइहाल्छौँ र हामीलाई धेरै हामीलाई साह्रो पर्दैन हो बिमारीहरू भयो भई भइगयो भने र अहिले फोनहरू छ के के छ फोनहरूतिर पनि हामी अपडेट्सहरू देख्छौँ अपडेटहरूमा पनि हामीले धेरै धेरै हामीलाई सुविस्ता भएको छ फोनले गर्दा पनि अन्त फोनले हामीलाई एउटा दिनको अर्को पहिला त चिट्ठीहरू हुन्थ्यो त्यो पनि धेरै दिन बाद हामी एन्सरहरू पाउँथ्यौँ पायो कि पाएन केही पनि थाहा हुन्थेन र अहिले फोनले गर्दा धेरै सजिलो भएको छ र हामी एउटा केही साह्रो कसलाई केही इमर्जेन्सी पऱ्यो भने पनि हामी फोनबाटै हामीले चाल पाइहाल्छौँ र फोनहरूले गर्दा धेरै सुविस्ता भएको छ यही परिवर्तनहरू छ संसारमा र अहिले हाम्रो त्यहीँनिर मेट्रोहरू पनि खोल स्टे ट्रेनहरू छ हाम्रो यहीँतिर अहिले ट्रेनहरू खोलेर अहिले एउटा जग्गादेखिको अर्को जानु धेरै सजिलो हुनथालेको छ र हामी ट्रेनबाट छिट्टो पुग्छौँ हामीलाई केहीमा हामीलाई छिटो जानु छ हामीलाई ढिलो भइरहेको छ भने हामी ट्रेनबाट पुगिहाल्छौँ र र अहिले हाम्रो बाटोहरू पनि खराब छैन र टिभीहरू पनि पहिला टिभी फोटोहरू पनि ब्ल्याक एन्ड वाइटमा हुन्थ्यो र हामी त्यो अहिले हाम्रो फेरि कलरफुल आउनु थालेको छ त्यसले गर्दा हामीलाई धेरै सजिलो भएको छ र कलरफुलले गर्दा मान्छेलाई खुसी पनि लाग्छ एक प्रकारको एन्टरटेनमेन्ट हुन्छ उनीहरूलाई ब्ल्याक एन्ड वाइटमा त हुन्थेन केही पनि र अहिले टिभीहरूले गर्दा घरघरमा छ टिभीहरू केको सिग्नलहरू पनि अहिले हाम्रो गाउँहरूमा पनि धेरै सुविस्ता भएको छ त्यसले गर्दा र यो संसारमा चाहिँ म यही परिवर्तनहरू देख्छु